अहिलेको यो सागसब्जीको बारेमा चाहिँ नपाउने कम्तीमा मात्र पाउने चाहिँ जस्तो भयो रायोको साग भयो सिमरायोहरू भयो सब्जी एकदमै कम्ती पाउँछ यो बर्खाले गर्दा पानीझरीले गर्दा अब अलिक यो दसैँ दिवाली पछाडि चाहिँ अलिकति हुन्छ सागसब्जी गर्दै गएपछि इस्कुसहरू भयो कम्ती पाइन्छ अहिले पाउने अब बाह्रै मास पाउने त्यही आलु हो अरू प्रायःप्रायः सब्जीहरू कम्ती कम्ती नै हुन्छ लौकाहरू पनि कम्ती नै हुन्छ अब मधेसबाट आउने त प्रायः हुन्छ हाम्रो अर्ग्यानिक यहाँ बारीमा चाहिँ अहिले अब कम्ती नै हुन्छ अनि मसलाहरू बारेमा चाहिँ अब झट्टै बजार जानु टाढो पर्छ अब दोकानहरू नजिक छैन जस्तो भयो यो मगज भयो काजु बदम भयो गरम गरम मसलाहरू एकदमै त्यो अलिक उयो पर्छ दुर्लभ पर्छ त्यो चाहिँ अरू प्रायः अब हामी मसलाहरूमा जिराहरू पाँचफोरन त्यस्तो त हामी घरमा ल्याइराखेको हुन्छौँ त्यो चाहिँ सुविस्तै पर्छ अलिक अब त्यो मरमसलाहरू मजा मजाको काजु बदम भयो मगज भयो गरम मसला अँ त्यो चाहिँ अलिकति टाढै पर्छ अरू प्रायः सागसब्जीमा अहिले प्रायः फर्सीको मुन्टा इस्कुसको मुन्टा पाइन्छ

नपाउने चाहिँ त्यही हो रायोको साग मेन पाउँदैन अहिले खोज्दा सिमीहरू त्यत्ति प्रायः पाउँदैन इस्कुसहरू पाउँदैन छन चाहिँ छ बोट मात्रै छ फल चाहिँ फलेको छैन अरू चाहिँ पाइन्छ हौ